हेलो यो होटल ट्रेस हो के तपाईँको होटल आज खुल्लै छ ए खुल्ला छ भने तपाईँले सप्लाई खानाको सप्लाई पनि दिन सक्नुहुन्छ ए दिनु सक्नुहुन्छ भने चाहिँ यहाँ मेरो तल एसएलडी रोडमा हा शान्ति टोल भरत योगीको घरमा मलाई केही सामानहरू चाहिएको थियो ए हुन्छ म अहिले हेरेर तपाईँलाई सप्लाई अर्डर गर्छु नि ल तपाईँको यही नम्बरमा हुन्छ हवस्